अब यो त्यसको बारेमा भन्दाखेरि चाहिँ अब सिजनअनुसार हुन्छ है सिजनअनुसार कुन कुन फुल फुल्छ दसैँ दसैँ तिवारको अगाडितिर हामी बुद्ध जयन्तीको टाइमतिर हामी उयोहरू छिट्छौँ हो सयपत्रीहरू हो तर त्यो बाहेक अरू चाहिँ हामी सिजनल फुल रोप्छ जस्तै के भन्छ पिटोनिया इन्फेसन थुप्रै थुप्रै छ अब के भन्नु गुडिसिया प्रेमुला हौ त्यस्तो रोप्छ अन्त फलफुलमा चाहिँ हाम्रो यता त्यति बेसी उयो हुँदैन हो अब के रोप्छ हाम्रोतिर अम्बक हुन्छ मेवा आरू त्यस्तै त हुन्छ ग कमान बस्तीतिर अन्त साग सब्जी भन्दाखेरि चाहिँ अब हाम्रोतिर चाहिँ मेन अकुपेसनै त्यो हो घरमा बस्ने अब सबैको त जबहरू हुँदैन र त्यही अकुपेसन त्यही हो काम हाम्रो साग सब्जी रोप्ने अब मेरो आमा बाबाले पनि रोप्नु हुन्छ त्यस्तै साग लगाउनु हुन्छ आलु धेरै प्रकारको साग सब्जी रोप्छ र त्यसैमा उनीहरू खुसी छ क्याउ अब उनीहरूलाई कुनै तर जबको त जरुरत छ तर पनि आफ्नो आफै खुसीको लागि उनीहरूले अब त्यतिमै सेटिस्फाई छ साग सब्जी रोप्छ घरमा फुल फलहरू लगाउँछ अन्त त्यति नै